अञ्जली रेस्टुरेन्ट हो अनि आज खा खाना मगाएको थिएँ दिउँसोको दाल भात अचार पापडहरू र आज खानु भ्याइनँ छोरीको घर जानुपऱ्यो सिलगढी अनि अन्य दिन म के अरे अन्य दिन मगाउँछ त्यस्तो मिल्छ हजर